अब खानाहरू पकाउँदा चाहिँ म कसरी सवधानी गर्छु भन्दा चाहिँ अगाडि नै खानाहरू पकाउँदा चाहिँ फर्स्टचोटी चाहिँ होइन आगोहरू बाल्दा एकदमै होसियार साथ अब म बाल्ने गर्छु अब पहिला भाँडा राखेर डाइरेक्ट अब ग्यास बाल्दाखेरि चै एकदमै झलक्कै बल्छ र चाहिँ अनुहारमा आउने डर हुन्छ र चाहिँ म एकदमै अनुहार चाहिँ जोगाउने गर्छु कारण अब मतलब एकैचोटी अब ठुलो बल्छ अन्त त्यही कारणले चाहिँ म त्यसमा चाहिँ एकदमै सवधानी अपनाउँछु अनि सब्जीहरू पकाउँदा पनि अब जब कराही राखेको हुन्छ होइन कराहीहरू राख्दा अब तेलहरू प्राय जस्तो उछिटिन्छ मतलब अब लगाउँदा प्याज काटेर लगाउँदा अनि मसालाहरू लगाउँदा चाहिँ अनि एकदम अब त्यो तेल चाहिँ कति चाहिँ अब उ उछिटिन्छ अनि त्यसमा पनि म एकदम अगाडि नै सवधानी गर्छु कि टाढोबाट म चलाइराखेको हुन्छु अनि के के फ्राईहरू गर्दा पनि एकदमै सवधानी हुनपर्छ कारण अब बेसी ठुलो आगो बाल्यो भने पनि अब त्यसमा त्यो तेल मजाले खरेको हुन्छ त्यो तेलैमा अबो के के लगाउँदाखेरि तेलमा एकदमै आगो तान्ने गर्छ अन्त त्यसमा चाहिँएकदमै सवधानी अपनाउनु पर्छ कारण अब आफनो अब शरीरलाई चाहिँ अब सेफ है राख्नुको लागि हामीले अगाडिबाटै सवधानी अपनाउनु पर्छ कि चाहिँ सानो आगो बाल्नु पऱ्यो अब सानो आगो बाल्यो पछि चाहिँ अब त्यसमा है हामीले हाल्दा पनि एकदमै सोच विचारले अब सब्जीहरू होस् जे कुरा फ्राईहरू रोटीहरू फ्राई गर्दा होइन पकाउँदा अनि कही चिसो चिसहरू अब एकैचोटी तेलमा हाल्दाखेरि चाहिँ आगोहरू तान्ने गर्छ अन्त त्यसमा चाहिँ हामी सवधानी अपनाउनु छर्स अब खाना जब त्य बसाई सकेपछि होइन हामीले अब आगोलाई कतिको उएसमा राख्नुपर्छ त्यसमा पनि हामीले सवधानी अपनाउनु पर्छ अनि यदि अब हामीले अब खानाहरू बनाउँदा पनि अब चामल धुएर बसाउँछ अब त्यसमा पनि हामीले नचलाई राख्दापनि अब त्यो डढ्ने डर हुन्छ त्यसमा पनि हामी सवधानी हुनुपर्छ अनि आफ्नो शरीरलाई पनि अब वास्ता गर्नुपर्छ कारण अब यदि हामीले सवधानी बिना अब अपनायौँ त्यो कुरालाई इजी लियौँ भने चाहिँ अब आगोले अनि तेलले चाहिँ आबो हाम्रो शरीरहरू बिगार्ने गर्छ अनि छेउछाउमा अब केही कुरो राख्नुहुँदैन अब जब ग्यासहरू बाल्छ है हामीले त्यसमा प्रोटेकहरू एकदमै गर्नुपर्छ होसियारी हुनपर्छ कारण अब है हाम्रो जब त्यो सानो कुराले गर्दा ठुलो कुरा चाहिँ अब नहोस् आफ्नो जीवनमा आफ्नो परिवारमा भनेर चाहिँ खाना पकाउँदा चाहिँ म त्यसरी सवधानी अब अपनाउँछु अनि अरूलाई पनि यही भन्छु कि अब तपाईँहरूले जे फ्राई गर्दाहोस् होइन अनि जे अब कराहीहरू पहिला बसाउँदा एकदमै बसाइसकेपछि तेलहरू लाए पछि चाहिँ एकदमै सवधानी हुनुहोस् अब म पनि त्यही सवधानी अपनाउँछु होइन तपाईँहरूलाई पनि त्यो सवधानी अपनाओस् भनेर म भन्छु अनि एकैचोटी कराही बसाएर डाइरेक्ट अब आगोहरू न बाल्नुहोस् कारण त्यसमा चाहिँ एकैचोटी ठुलो बल्ने गर्छ अनि अनुहारमा आउने गर्छ मो एकदम अनुहारलाई चाहिँ एकदमै जोगाउने गर्छु अनि सानो पहिला है सानो गरेर बाल्नुहोस् अनि त्यो खारिएको कुराहरूमा पनि चिसो चिज ग्वाम्मै एकैचोटी नहालीहाल्नोस् कारण त्यसले पनि आफ्नो जीवनमा हानी हुन्छ अनि बिगारहरू गर्छ अनि यसैले हामीहरू सवधानी हुनपर्छ